अँ अँ करेला फर्सीको गट्टा इस्कुसको मुन्टाहारू छ हौ अहिले बेच्दा चाहिँ अब हेरिहेरि अहिलेको दाम कसरी छ बजारतिर त्यही त्यही प्रकारले दि दिन्छ नि रामभेँडा चाहिँ एक सौ साठी भनेको सुनेको थिएँ डल्ले खोर्सानी पनि छ के केमा उयो छ डल्ले खोर्सानी लैजाऊ अन्त त्यहाँदेखि गट्टा पनि छ इस्कुसको मुन्टाहरू पनि छ करेला पनि छ अरू सब्जी त त्यति नै हो आउ न अन्त मिलाएर लैजाऊ कसरी हुन्छ हिसाब किताब भइहाल्छ अँ रामभेँडाको त अँ मिलाएर लाँदा हुन्छ नि भइहाल्छ के तामा अँ तामा पनि छ लानु सिमरायो त तिम्रोमै छ नि अरूलाई अब हेरिहेरि दाम हेरिहेरि दिन्छ नि अब जस्तोमा अब फर्सीको मुन्टा इस्कुसको मुन्टा भयो भने त्यो मुठाको हिसाब गरेर पच्चिस रुपियाँ तिस रुपियाँ बिटा गरेर दिन्छ अँ करेलाको भाउ चाहिँ मलाई थाह छैन हो गट्टाहरू चाहिँ अब हेरिहेरि सानो ठुलो के अरे बाह्र रुपियाँ गोटा पन्ध्र रुपियाँ गोटा बिस रुपियाँ गोटा हुन्छ त्यस्तै प्रकारले डल्ले खोर्सानी चाहिँ तिस तिन सौ रुपियाँ होला हौ केजी त्यस्तै लाग्यो तिन सौ छ कि चार सौ छ हौ त्यो त पा धेर पाकेको हो भने त्यति त्यस्तै दाम हुन्छ अब अलिअलि हरियो मिसिएको हेऱ्यो भने चाहिँ त्यस्तै दाम हुन्छ नि अब तिन सौ पाकेको छ भने चार सौ धेरै पाकेको छ भने खोर्सानी चाहिँ त्यस्तै हुन्छ हरियो बेसी छ भने चाहिँ अलिकति दामै कम्ती हुन्छ नि अँ अँ छैन अब तामाको भाउ त अलि कम्ती नै होला है अहिले त घटेको होला अस्ति त असी रुपियाँ किलो भन्दै थियो अहिले त साठी पुग्यो कि

अँ होला अलिअलि हेर्नु पर्छ हौ चालिस रुपियाँ किलो होला होइन अहिले त इस्कुसहरू हो हो यही नम्बर हो यसै नम्बरमा कल गर्नु नि ल ल ल हुन्छ